अहिलेको यो ट्वेन्टी फर्स्ट सेन्चुरीमा चाहिँ फेसनबारे चाहिँ हाम्रो भारतमा चाहिँ कस्तो प्रभाव भइरहेको छ भनेदेखिलाई चाहिँ एकदमै फेसन भन्ने चाहिँ अहिले ट्रेन्डमा छ है अब मानिसले जे पनि लाउँछ त्यो चाहिँ सबैले अहिले चाहिँ फेसनकै लागि नै लाउँछ लुगाहरू पनि है फेसनेबल लाउँछ सबैले अहिले त्यही त्यस्तै प्रकारको लुगाहरू लाउनु रुचाउँछ र पहिलेको तुलनामा चाहिँ अहिले लुगाहरू चाहिँ अब एकदमै परिवर्तन भएर आएको छ लुगाहरूमा है किनकि अब हाम्रो भारत भन्नु साथ त अब हाम्रो कुर्ता पाइजामाले चिन्ने एउटा देश हो है तर अहिले चाहिँ एकदमै यसलाई चाहिँ यो ट्रेडिसनलाई चाहिँ हाम्रो जुन चाहिँ वेस्टर्न कल्चरले चाहिँ यसलाई चाहिँइ एकदमै ढाकिसकेको छ है मान्छेले चाहिँ अहिले चाहिँ हाम्रो यो देशमा चाहिँ भारतमा चाहिँ आफ्नो कल्चरल ड्रेस आफ्नो ट्र्याडिसनल ड्रेसहरू लाउनु चाहिँ उनीहरूले रुचाउँदैन त्योभन्दा बढी चाहिँ अहिले चाहिँ एकदमै वेस्टर्न ड्रेसहरू स्कर्टहरू भयो जिन्स हरू चाहिँ लाउनु एकदमै रुचाउँछ है यसरी चाहिँ अब अहिलेको यो समयमा चाहिँ वेस्टर्न फेसनले चाहिँ हाम्रो भारतमा चाहिँ उहिलेको जुन फेसन थियो त्यसलाई चाहिँ छोपिसकेको छ र म चाहिँ के भन्न चाहन्छु भने म चाहिँ अब कस्तो खालको लुगा लगाउन मन पराउँछु भनेदेखिलाई म चाहिँ प्राय कुर्ताहरू भयो है कुर्ता पाइजामा चुन्नीहरू म लाउन रुचाउँछु र कोही बेला चाहिँ म वेस्टर्न ड्रेसहरू लाइहाल्यो भने मलाई एकदम सिम्पल जिन्स टी सर्टहरू लाउनु चाहिँ मलाई मनपर्छ है र लुगाहरू चाहिँ म प्राय जतिसक्दो चाहिँ एकदमै सस्तोहरू किन्ने नै कोसिसमा हुन्छु र कतिपय लुगाहरू प्राय जस्तो म बजारदेखि है नै किन्छु अनि कोही कोही लुगाहरू चाहिँ मलाई मन पऱ्यो भने म घुम्नु जाँदा मलहरू भयो मलहरूबाट कोही बेला चाहिँ ब्रान्डकै लुगाहरू चाहिँ म किन्छु